हाम्रो अब किसानहरूको चाहिँ अब त्यस्तो हेल्पलाइनहरू त कुनै पनि छैन हो अब किसानहरूलाई अब साह्रै पर्छ आफ्नो आफ्नो अब दुःख गर्नु पर्छ जस्तो अब मधेसमा जस्तो राम्रो उब्जनि पनि यहाँ हुँदैन हो यहाँ अब धेरै प्रकारको दुःखहरू कष्टहरू भोग्नुपर्छ अब गाउँबस्तीमा अब हुन त किसानहरूले धेरै दुःख गर्छन् अन्त गरेपनि अब तापनि यहाँ अब धेरै कष्टहरू भोगेर अब खेतीपातीमा पनि धेरै उब्जनि हुँदैन अब त्यस्तो अब पानी पनि त्यस्तो पानी पनि पुरा पाउँदैन हो र अब धेरै अब आफूले गरेको आफूले गरेको उब्जनिहरूमा पनि धेरै अब नोक्सानहरू हुन्छ र अब कसै अब कसैलाई आफ्नो आफ्नो दुःख हुन्छ कसैले आमा कसैले बाउ आफ्नो आफ्नो बितेर जानुभएको हुन्छ र किसानहरूलाई बहुत दुःखै पर्छ र आफ्नो जीविका चलाउनको लागि अब धेरै कष्टहरू भोग्नुपर्छ र जस्तो अब मधेसमा जस्तो अब हेल्पलाइनहरूको सुविधाहरू पनि छैन अब गाउँबस्तीमा हो त्यस्तो अब हेल्पलाइनहरू पनि अब बनाइदिएको छैन अब सरकारबाट त्यस्तो उयो भएको छैन र किसानहरूलाई बहुतै गाह्रो छ परिवार चलाउन र आफ्नो परिवार आफू आफू सबैभन्दा ठुलो त अब के भन्नु र अब परिवार चलाउनु पऱ्यो परिवारको अब आफ्नो नानी घर परिवार आमा बाउ सबैलाई सबैलाई हेर्नु पऱ्यो र दुःख कष्ट पनि धेरै गर्नुपर्छ अब किसानहरूले किसानहरूमा केही त्यस्तो अब फाइदाहरू चाहिँ छैन अब त्यसरी नै अब त्यसरी अब आफ्नो किसानहरूको चाहिँ अब यस्तो नै चलिरहेको छ अब अरू जग्गा जस्तो अब प्लेन साइड जस्तो किसानहरू भएपनि उहाँहरूलाई धेरै अब अलिक फाइदा बन्छ उनीहरूलाई अलिकति उनीहरूको उब्जनि पनि राम्रो हुन्छ पानीहरू पनि उनीहरूलाई सुविधा दिइएको हुन्छ र जस्तो अब गाउँबस्तीमा चाहिँ त्यस्तो अब सुविधा छैन र त्यसैले अब किसानहरू